तपाईँले कुन उमेरमा लेख्न सुरु गर्नुभयो भन्ने प्रश्नमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि मैले जब म दस वर्षको हुँदा पाँचौ श्रेणीमा थिएँ त्यहाँदेखि नै मैले लेखनहरू सुरु गरेको हो तपाईँ आफ्नो लेखनका लागि विचारहरू कसरी ल्याउनुहुन्छ भन्ने कुरामा चाहिँ प्रश्नमा चाहिँ म लेखनका लागि विचारहरू विशेष हाम्रो समाजमा घटिरहेको जुन चाहिँ घटनाहरू छ ज जस्तै नारीहरूलाई शोषण गरिरहेको छ यसकै आधारमा जुन चाहिँ यसकै आधारमा बनाएर म कथाहरू लेख्ने गर्छु कविताहरू लेख्ने गर्छु के तपाईँसँग कुनै प्रविधि वा रणनीतिहरू छन् जुन तपाईँ विचारहरू उत्पन्न गर्न प्रयोग गर्नुहुन्छ भन्ने कुरामा चाहिँ मसँग कुनै यस्तो प्रविधि रणनीति र विचारहरू चाहिँ विशेष सामाजिक यथार्थवादी कथा वा कविताहरूलाई नै निचोड गरेर म लेख्ने गर्छु किनभने समाजमा अहिले जुन प्रकारको घटनाहरू घटिरहेको छ नारीहरूमाथि अत्याचार भइरहेको छ त्यहाँ गएर म ती उनीहरूसँग लडाइ झगडा गरेर गर्न सक्दिनँ तर कथा वा कवितामा यसलाई प्रयोग गरेर म यस्तो यथार्थवादी कथाहरू लेख्ने गर्छु लेखनका लागि तपाईँलाई कुन कुराले सबैभन्दा बढी प्रेरणा दिन्छ भन्ने कुरामा विशेष गरी सबैभन्दा बढी मलाई समाजमा भएको जुन चाहिँ घटिरहेको घटनाहरू जस्तै नारीहरूमाथि नै जुन चाहिँ हाम्रो चेलीहरूमाथि गरेको जुन चाहिँ शोषण छ त्यसलाई नै म विशेष गरी प्रेरणा दिने गर्छु